हजुर भिडियो गेमबारे थाह छ त मैले खेलेको भिडियो गेमहरू छ तपाईँको भयो पब्जी प्लेयर अननोन बेटल ग्राउन्ड मोबाइल अन्त एमएल बिबी मोबाइल लिजेन्डस ब्याङ ब्याङ अन्त जिटिए फाइभ जिटिए भाइस सिटी जिटिए लिबर्टी सिटी जिटिए थ्री अरू पनि निकै छन् थुप्रा थुप्रा क्यान्डी क्रस क्यान्डी क्रस सागा सबवे सरफर्स टेम्पल रन टेम्पल रन टु डक्टर ड्राइभिङ अरू पनि स्याडो फाइट स्याडो फाइट टु स्याडो फाइट थ्री

मलाई ती गेमहरूमा गेमहरूमा के मनपर्छ भन्दाखेरि चाहिँ तपाईँको एकदम मेन्टल स्टेबलिटी चाहिँ एकदम यस्तो बुस्ट गरिदिन्छ त्यसले तपाइँको हेर्ने क्षमता एकदम तपाईँले सानो सानो कुरा पनि गेम खेल्दाखेरि चाहिँ याद गर्नुहुन्छ र तपाईँको रियल लाइफ पनि तपाईँको हरेक कुरा एकदम माइनर माइनर कुरा पनि तपाईँले एकदमै छिटो छिटो याद गर्न सक्नुहुन्छ त्यही भएर चाहिँ एकदम गेम खेल्नु त मलाई एकदमै मनपर्छ एकदम मन एकदम विचलित हुन्छ गेममा र तपाईँले गेम खेलेर पनि आफ्नो करियर बुस्ट गर्न सक्नुहुन्छ जस्तै अहिले युट्युबतिर चलिरहेको छ बिजिएमआई खेल्छ सबैले त बिजिएमआई खेलेर तपाईँले लाइभ स्ट्रिमिङ गरेर त्यसबाट पैसा पनि कमाउन सक्नुहुन्छ आफ्नो करियर बुस्ट हुन्छ त्यहाँबाट गेम खेल्नु मात्रै होइन त्यसमा करियर बनाउनु पनि एकदमै ठुलो के भन्छ त्यसलाई हो त्यही जे भन्छ त्यही हो अन्त गेम खेलेर मानिसको जीवन एकदमै धन्य हुन्छ र मलाई मेरो जीवनमा चाहिँ गेमले चाहिँ त्यस्तो केही इम्प्याक्ट त पारेको छैन किनभने त्यस्तो केही खास त खेल्नु जान्दैन किनभने हाम्रो डिभाइस पनि एकदमै लो बजेट डिभाइस हो राम्रो आइफोनहरू पायो भने त एकदमै पेलिन्छ मजाले नेट पनि चल्दैन राम्रो